तपाईँ टिस्टा फेसन दोकानको दिदी बोल्नु भएको हिजो मैले तपाईँको स्टोरबाट चाहिँ पहेँलो कुर्ताको सेट लैजाको थिएँ र त्यो कुर्ता चाहिँ साह्रै दामी रहेछ त्यो प्रडक्ट चाहिँ अब यस्तो दामी कि अब मेरो घरको सबै मान्छेहरूले मनपरायो र अझै अब यस्तो कुर्ताहरू अझै छ भने भन्देन भन्दै खालको कुराहरू गर्यो र त्यही भएर मैले तपाईँलाई कल गरेको र अझै त्यस्तो कुर्ताहरू छ भने चाहिँ मलाई भन्नुहोस् र अझै त्यस्तो खालको प्रडक्टहरू अब दामी दामी अहिले मैले लगाएको जस्तै मैले लैजाको जस्तै कुर्ताको प्रडक्टहरू आयो भने चाहिँ मलाई भनिदिनुहोस् भनेर चाहिँ मैले तपाईँलाई कल गरेको यस्तो दामी त्यो कुर्ताको कुर्ता यस्तो दामी प्रडक्टको रहेछ कि अब लाउँदाखेरि पनि नपोल्ने खालको दामी लाउँदाखेरि पनि दामी देख्ने खालको फिटिङ खालको दामी अब हुन्छ नि साइजमा पनि दामी खालको रहेछ त्यही भएर सबै मेरो घरको मान्छेहरूले पनि त्यो कुर्तालाई चाहिँ मनपरायो र मलाई चाहिँ त्यस्तो खालको कुर्ताहरू अझै छ भने चाहिँ सोधिदेन भनेर चाहिँ भन्नु लगाएको थियो त्यही भर मैले तपाईँलाई कल गरेको छ भने चाहिँ भनिदिनुहोस् होला